हेलो साथी सुनन तिमी ठिकै छौ अन्त त्यही त मैले नि त्यो अर्डर गरेको थिएँ हो कुर्ती र साडी कि अन्त तिमीलाई देखाउँ भनेको थिएँ हो भरे त साडी चाहिँ राम्रो कलर पनि राम्रो है मिठो रङ्गको रहेछ अन्त अब लगाएर पनि म गए बिहातिर होइन तर यतापट्टि कुर्ती चाहिँ अब तिमीलाई देखाएर तिमालाई त्यस्तै खाले होइन कलर मात्रै अर्को मगाई दिऊँ भनेको कि भरे त त्यो कुर्तीको साइज त नि मलाई एकदमै बिग साइज पठाइदिएछ थ्री एक्स एल पठाइदिएछ हो त्यसको लागि चाहिँ मलाई राम्रो भएन कलर पनि त्यति राम्रो थिएन अन्त अब त्यसको लागि चाहिँ अब के गर्नु पर्ने हो होइन त्यो प्रडक्टलाई चाहिँ अब मैले कम्प्लेन गरेर मैले जुन कलरको भनेको थिएँ जुन साइजको भनेको थिएँ त्यो त आइपुगेन त भनेर भन्दाखेरि चाहिँ त्यही त अन्त उसले चाहिँ भन्यो अब होइन कोही बेला त अब यस्तै हुन्छ भनेर भन्दा चाहिँ तिमीले अस्ति मलाई पठाइदिएको त राम्रो थियो त्यो साइज पनि मिल्यो हो अन्त त्यो आएको कलरहरू पनि मन पऱ्यो मलाई अन्त साथी त्यही त तिमीले पनि यसो त्यो नक उयोहरू हेरेर त्यो प्रडक्टको विषयमा भन्छौ कि भनेर नि मैले अब त्यो तिमीलाई देखाउनु भनेर राखेको थिएँ कि अन्त त्यसको चाहिँ मलाई कलर मन परेन रङ पनि स्वात्तै जाने हो अन्त त्यसकै लागि चाहिँ अब साडी चाहिँ मन पऱ्यो अन्त अब त्यो कलरहरू उयो कम्बिनेसन चाहिँ मिलेन है त्यसको लागि चाहिँ अन्त अब तिमीलाई भनेको नि अन्त तिमीले भनिदिन्छौ कि अब अर्को डिजाइनको भनेर चाहिँ त्यो मगाई देऊ न ल मलाई जसको लागि चाहिँ तिमीलाई मैले गरेको थिएँ है अन्त अब त्यसकै लागि भन्दैछु यो कल प्रडक्ट चाहिँ मलाई मन परेन त्यसकै लागि चाहिँ अब अब अर्को प्रडक्ट चाहिँ मगाएर हेर्नु पऱ्यो है कलरहरू राम्रो आउँछ होला भनेर नि अन्त त्यसकै लागि चाहिँ तिमीलाई कन्ट्याक्ट गरेको थिएँ कि अन्त